बाल्यकालमा त म सानो हुँदा त भाँडा कुटि पुरा खेल्थेँ त्यहाँदेखि हामी डुमारा खेल्थ्यौँ अम्राइट खेल्थ्यौँ अनि ढुङ्गा लडाउने खेल्थ्यौँ अन्त लुक्ने खेल्थ्यौँ स्किपहरू खेल्थ्यौँ त्यति नै हो भाँडा कु